अब मेरो पुरानो फोटोहरू त छैन भएकै कुरो उहिले उहिले खिँचेको थियो होला कहाँ कहाँ पुग्यो के के भयो मलाई थाहा छैन तर भन्नुपर्दाखेरि चाहिँ अहिले खिँचेको फोटोहरूमध्ये पहिला खिँचेको फोटोमा धेरै भिन्नता छ अहिले खिँचेको फोटो र पहिला खिँचेको फोटोमा किनकि पहिला खिँचेको फोटो ब्ल्याक एन्ड वाइटमा आउँथ्यो भने अहिले खिँचेको कलरमा छ अहिले त अहिले खिच्यो अहिले निक्लिहाल्छ फोटो र डिजिटल फोटोहरूमा आइन्छ आउँछ

कुनै कुरोहरू कुनै भावनाहरूमा नै खिँचिन्थ्यो र त्यसमा हाम्रो भावनाहरू जोडिएको हुन्थ्यो र अहिले खिँचेको फोटोमा र पहिला खिँचेको फोटोमा धेरै भिन्नता पाइन्छ